योगेश दाजु बोल्नु भएको ए दाजु म तपाईँको बसमा उता घुम्नु जाउँ भनेको थिएँ कि फेमिली लिएर तपाईँको नाइटमै जान्छ नि बस मलाई त स्लिपर भए पनि हुन्छ सिटमा त सक्दिनँ अन्त तपाईँको त्यो बाटो बाटोमा रोक्छ होला खानाहरू खानु यसो टोइलेटहरू जानु कतिजनाले चाहिँ नरोकी लाँदोरहेछ नि त तपाईँको त्यो सिधै क्या हौ अन्त तपाईँकोमा यो भिडियोहरू पनि देखाउँछ राति भिडियो कोच हो नि अन्त तपाईँको के कति रेट छ हौ हामी प पाँचजना छौँ कि फेमिली मेम्बर म उता कलकत्ता दिघा घुम्नु जाउँ भनेर नि फेमिलीहरूलाई यसो छुट्टीको टाइममा घुमाउनु लैजाउँ भनेर नि

ए तपाईँको छ है त्यहाँबाट पनि उता ए त्यसो भए त राम्रो भयो नि तपाईँसँग बात गरेको त राम्रो पो भएछ नभए त्यहाँ कलकत्तामा गएर बिल्लिबाठ हुनुभन्दा त तपाईँकै एजेन्ट थ्रूबाट गएको मलाई सजिलो नि अन्त सुन्नुहोस् न यो गाडी भाडा के कति पर्ला हौ पाँच हजार त साह्रै ज्यादा भन्नुभयो नि हौ दाजु खानाहरू पनि दिन्छ

पाँच हजार अलिक मिलाइदिनुहोस् न साह्रो ज्यादा भयो नि हौ अन्त आम्मामा हामी पाँचजना छौँ हजुर फेरि उता दिघा पनि जान्छ नि त तपाईँको ट्राभलबाटै

र पनि अलिकति मिलाइदिनुहोस न होइन फेरि अहिले भर्खर तपाईँले आफ्नै भन्नुभएको होइन ए मैले उल्टा बुझेछु भनेपछि म त तपाईँको सम्झेँ नि त पाँच हजार होइन चार गरिदिनुहोस् न अर्कोपालि पनि तपाईँकै ट्राभलमा बसमा आउँला पाँचजना छौँ कति बजी त्यहाँ आइपुग्नु पर्ने हौ तपाईँको बस स्ट्यान्डमा तपाईँको बस स्ट्यान्डमा नि कतिबेला आइपुग्नु पर्छ हामी आठ बजी नि गेट नम्बर कति उएसमा लागेको हुन्छ हौ तपाईँको बस ए दुई नम्बरमा हो तपाईँको त्यो गाडीको बस नम्बर यसो खिचेर फोनमा पठाइदिएको भए

ए हुन्छ हुन्छ